बिहान चाहिँ म छिट्टो उठेर चार बजीतिर उठेर चाहिँ एकदम आफ्नो जिउलाई फिट राखेर एक्सरसाइज गर्नु फर्स्ट एक्सरसाइज गर्नुभन्दा अगडि चाहिँ म एकदम रनिङ जान्छु रनिङ गएर कुदेर माथि बाटो बाटोमा निक्लेर एकदम कुदेर आएर फेरि ग्राउन्डमा दस चक्करहरू जस्तो लगाएर आएर एकदम होइन अब के भन्नु अब मतलब कुदेर आएर ग्राउन्डमा कुदेर चाहिँ आएर चाहिँ एक्सरसाइज कसरत गर्नु चाहिँ म राम्रो नै गर्छु कसरत गर्नु भन्नुको मतलब आफ्नो जिउलाई फिट राख्नु चाहिँ एकदमै राम्रो हो सेहतको लागि र फिट गर्नुको लागि चाहिँ एकदमै एक्सरसाइजहरू चाहिँ हामी एकदमै राम्रो नै गरिरहेको गर्नुपर्छ अन्त एकदम एक्सरसाइज पनि साह्रै हार्ड गर्नु हुँदैन आफूले जति सक्छ त्यति नै गर्नुपर्छ बरू आज आज कति गऱ्यो आज दस गऱ्यो भने भोलि बिस बिस गऱ्यो भने तिस त्यसरी गर्दै गर्नु पर्छ साह्रै हुत्तै गऱ्यो भने आफ्नै जिउलाई हानिकारक नै पर्छ अनि जुन सेहतलाई राख्न खेर्दाखेरि चाहिँ आफूले केही त्यस्तो नराम्रो चिजहरू एल्कोहल सिगरेटहरू चाहिँ खानु हुँदैन त्योहरू खायो भने चाहिँ एकदम नै आफूलाई असुविधा पर्छ एकदम साह्रो नै पर्छ होइन अन्त त्यति नै हो अरू त अब मैले थुप्रै देखेको छु एक्सरसाइज गर्नेको अब जिम जानेहरू गई नै रहेको हुन्छ कसैले के नै गरिरहेको नै हुन्छ